हेलो जुडियोबाट बोल्नुभएको हो हजुर मैले अस्ति भर्खर तपाईँकोबाट पर्चेस गरेको थिएँ कि पर्फ्युम हजुर अनि त्यो मजाको स्मेल रहेछ मैले थ्री टु फोर डेज भयो युज गरेको हजुर कपडाको फेबरेटमा पनि मजाले स्मेल बस्दोरहेछ ट्वेन्टी फोर आवर्स मजाले लास्टिङ गर्दोरहेछ हजुर अनि त्यो मैले नि पहिला युस गरेको थिएँ यही जुडियोकै पर्फ्युम तपाईँको टोक्यो थियो होला सायद हजुर त्यसको चाहिँ अलिक स्ट्रङ स्मेल भएर मैले युज गरिनँ नि त सकिनँ हजुर अनि जुन चाहिँ अहिले लस एन्जलस छ त्यसले मजाले फेरेन्स दिँदोरहेछ फ्रेस एउटा फ्रेस टाइपको स्मेल रहेछ जो कि मलाई मनपर्यो हजुर अँ हजुर राम्रो छ त यो स्मेल हजुर फेरि म आउँछु नि यो स्टक चाहिँ राखिदिइराख्नु होला हजुर हुन्छ थ्याङ्क्यु